भारतको प्रिय राज्य चाहिँ आफ्नै राज्य मनपर्छ जुन चाहिँ हो पश्चिम बङ्गाल राज्य किनकि यो राज्यमा तराई पनि छ पहाड पनि छ सबै कुराहरू छ त्यसले गर्दाखेरि कलकत्ता एकदम भिड भाडको सिटी छ र कलकत्ता जाँदाखेरि त्यहाँ ठुला ठुला नेसनल विभागहरू पनि पाइन्छ त्यहाँ भगीरथी नदीहहरू पनि पाइन्छ त्यहाँ नेसनल लाइब्रेरीहरू पनि पाइन्छ र त्यहाँ संसारको चारैपट्टिबाट मानिसहरू आवतजावत हुन्छन् र विभिन्न तरिकाले मानिसहरूसँग भेटघाट हुन्छ आफ्नै आफ्नै भाषामा बातचित गर्न पाइन्छ त्यसले गर्दा यता हामी पहाड दार्जिलिङतिर जाउँ भने ठन्डा मौसम भएको जग्गा र त्यहाँ सिक्किमको भ्याल्लीहरू देख्न पाइन्छ कञ्चनजङ्घा पहाड देख्न पाइन्छ सिक्किमको चारधामलाई देख्न पाइन्छ इत्यादि इत्यादि पारि तारे भिर पनि देख्न पाइन्छ शीतलमा त्यसले गर्दाखेरि मलाई राम्रो प्रिय राज्य चाहिँ आफ्नै राज्य वेस्ट भारतको पश्चिम बङ्गाल राज्य नै मनपर्छ